बिरुवाहरू अधिक बिरुवा बनाउनको लागि चाहिँ विद्यमान बिरुवाबाट हामी दुई तिन प्रकारले प्रयोगमा ल्याउनसक्छौँ जस्तै कतिवटा बिरुवाको चाहिँ जस्तै कुसुम एउटा छ त्यसलाई हामी कटिङ गरेर पनि लगाउन सक्छौँ अब जस्तै फुलहरूमध्ये यो बगानबेलीहरू छ यिनीहरूलाई हामी कटिङ गरेर सार्छौँ र अर्को कतिवटा बिरुवाहरू हुन्छ जसमा चाहिँ त्यसको बल हुन्छ बलद्वारा पनि त्यो मर्दर बलबाट चाहिँ अरू मसिनो बलहरू आउँदा त्यसलाई पनि हामी सार्नसक्छौँ र कतिवटा चाहिँ त्यहीँनिर त्यसकै छेउमा बिरुवाहरूको आउँछ सिडद्वारा पनि हामी बिरुवाहरूलाई उमार्नसक्छौँ अनि यसलाई प्रयोग चाहिँ के गरिन्छ भन्दाखेरि जस्तै भर्खरै हालैमा हो जसको चाहिँ ठुलो जमिन छ त्यसले आफ्नो जमिनमा बिरुवाहरू लगाउनसक्छ जसको घरमा वरिपरि फुलहरू छ त्यो फुलहरूलाई पनि बढाउन सकिन्छ जस्तै हामीले त बढाउनका लागि नै हो लगभग पाँच सौवटा त्यसरी नै हामीले कटिङ गरेर एभाकाडो त्यो पनि हामीले अलिकति पाँच सौवटा जस्तो बिरुवा जमिनभरि नै लगाएको छौँ त्यसरी नै फुलहरूमा अर्किडहरू पनि हामीले सार्दै सार्दै सार्दै तिन चार सौ अर्किडहरू पनि बनाइसकेको छौँ